म टिभी त हेर्दिनँ हो युट्युबमा नेपाली गीतहरू हेर्छु हो त्यसमा चाहिँ कतिवटा गीतमा चाहिँ देखाउँछ नेपालको कल्चरहरू नेपालीहरूको कल्चरहरू देखाउँछ हाम्रो कल्चरहरू देखाउँछ म हेर्छु तर कतिमा त अब बाहिरको बेसी जस्तो बाहिरको अहिले त सबैजना ड्रेसअपहरू सबै त्यही गर्छन् त्यसले गर्दा बेसी त अब यताकै कल्चर त देखाउँछ त्यो जरुरी त छैन देखाउँदैन पनि र पनि बेसी जस्तो चाहिँ म युट्युबमै हेर्छु हाम्रो कल्चरहरू नै